बहिनी तपाईँहरूको बस्तीमा चाहिँ साग सब्जीहरूमा चाहिँ के के रोप्छ सिजनको मात्रै रोप्छ कि अरू पनि केही साग सब्जीहरू रोप्छ कि भनिदिनु त यहाँनिर चाहिँ हाम्रोमा चाहिँ अब सिजन अब सिजन सिजनमा रोप्छ हो अनि यो सिजनमा चाहिँ साग रोप्छ र त्यो चाहिँ विन्टरमा रेडी हुन्छ साग रोपेर अब त्यसलाई गुन्द्रुकहरू पनि बनाउँछ त्यहाँदेखिन् यही सिजनमा ऊ यो सिमीहरू रोप्छ त्यो चाहिँ अलिक पछि रेडी हुन्छ त्यहाँदेखिन्को मटर रोप्छ त्यहाँदेखिन्को इस्कुस त्यहाँदेखिन्को नाकिमाहरू पनि हुन्छ त्यो चाहिँ विन्टरमा रेडी हुन्छ त्यहाँदेखिन्को काँक्रा फर्सी त्यहाँदेखिन्को कोपी बन्दकोपी फुलकोपी सबै हुन्छ त्यहाँदेखिन्को लौका पनि हुन्छ त्यहाँदेखिन्को गाजर मूला अनि बिहीँ अन्त करेला चुच्चे करेलाहरू तित्ते बिहीँहरू सानो खालको ठुलो खालको सबै हुन्छ